हाम्रो क्षेत्रमा पाइने चराहरू धेरै छन् जस्तो न्याउली भयो ढुकुर भयो फिस्टा रानीचरा जुरेली रुपी मैना अन्त मलाई मनपरेको चरा चाहिँ रानीचरा हो रङबिरङको हुन्छ तर अहिले फिलहाल हाम्रो ठाउँमा नि धेरै मात्रामा देखेको चरा चाहिँ अहिले हर्नबिल पनि भन्छ अन्त यो हर्नबिल पनि निकै फैलिँदैछ अहिले र फेबरेट भनेको मलाई त सबै चरा फेबरेट लाग्छ अनि किनभने चराहरू आउँदाखेरि मज्जा लाग्छ हेर्नु जस्तै रानीचरा भयो रङबिरङ्गी आउ चराहरू हुन्छ तिनीहरू मज्जा लाग्छ हेर्नु